अहिले अब होइन मान्छेहरूलाई पढ्नुको लागि एजुकेसनको लागि एजुकेसनल लोनहरू दिन्छ होइन त्यसले गर्दा अब कति फाइदाहरू पनि छ जस्तै अब होटेल म्यानेजमेन्टहरू गर्नु पर्यो भने धेरै पैसा लाग्छ होइन जस्तै अब नर्सिङहरू गर्नु पर्यो यस्तोहरूको लागि अब पैसा लाग्छ थुप्रै त्यसले गर्दा अहिले गभर्मेन्टले चाहिँ फेसिलिटीहरू दिएको छ एजुकेसन लोनहरू होइन त्यसले गर्दा हामीलाई अब अलिक सजिलो हुन्छ होइन मेरो बहिनीले पनि जापानिज ल्याङ्ग्वेज त्यही लोन लोन नै लिएर गरेको होइन जापानिज ल्याङ्ग्वेज सिक्दैछ होइन उसले जापान जानको लागि होइन अनि सब त्यही अब लोनबाट काम भएको छ होइन त्यहीबाट नै उसलाई फाइदा भइराखेको छ मिलिराखेको छ अहिले सब पढ्नु पर्ने अब शिक्षाहरू पाइराखेको छ हो